हेलो दाजु मैले तपाईँको रेस्टुरेन्टबाट खाना अर्डर गरेको थिएँ नि दुई प्लेट फ्राई राइस दस पिस रोटी चिकन विङ्ग्स छ पिस र पनिर दुई प्लेट यसबाट चाहिँ मैले अलिकति बेसी गरी पठाएछु यसैकारण दस पिस जुन रोटी र पनिर दुई प्लेट छ त्यो चाहिँ क्यान्सल गरेर खालि मलाई अहिलेको लागि चाहिँ दुई प्लेट फ्राइड राइस र चिकन विङ्ग्स छ पिस पठाइदिनुहोस् न